तस्बिरहरू चाहिँ म सोसियल मिडियामा पोस्ट गरी नै रहन्छु जो कि अब तपाईँको जो भयो फेस बुक फेसबुकमा जुन चाहिँ अब तस्बिरहरू पोस्ट गर्नुको मेन कारण चाहिँ जो आफ्नो मनमा खुसी प्रकट गर्नुको लागि हो अन्त अब साथी भाइ आफन्तहरू जो शुभचिन्तकहरू हुनु हुन्छ उनीहरूले जुन चाहिँ त्यो मेरो तस्बिर सोसियल मिडियामा देख्नु हुन्छ अनि फेरि त्यही फोटो अनुसार उनीहरूले जुन चाहिँ कमेन्ट्स कम्प्लिमेन्टहरू गर्नु हुन्छ त्यसमा अलिकति अब मन खुसी नै हुनेछ किनभने अहिले अब सोसियल मिडियामा नै बेसी हाम्रो एउटा समाज जोडेको छ सोसियल मिडिया मिडिया बाहेक मनको भावनाहरू प्रकट गर्ने त्यो जगा निकै नै कम्ती भएको छ मान्छे सब आफ्नो आफ्नो काममा व्यस्त हुन्छ आफन्तहरू सब काममा व्यस्त हुन्छ अनि त्यो सोसियल मिडियाको तस्बिरहरू त देख्दाखेरि चाहिँ फेरि एउटा आदान प्रदान एउटा कुराकानीहरू त्यो अनुसार त्यो तस्बिर अनुसार जान्छ कम कमेन्टहरूमा कमेन्टको रिप्लाई गर्दा झन् राम्रो एउटा एटेचमेन्ट बन्डिङ बनिने छ कसले राम्रो गर्छ कसले नराम्रो गर्छ तर मेन उद्देश्य चाहिँ आफ्नो मन खुसी हुन लागि हो अनि म यहाँ छु भन्ने पनि एउटा साथी भाइ सँगी आफन्त हरूले पनि चाल पाउने गर्छ